मेरो चाहिँ मन पर्ने खानाहरू चाहिँ बदाम हालेको हलुवा अनि फ्राई मोमो अनि पास्ता हो यो तिनवटा यो तिनवटा खानाहरू चाहिँ मलाई एकदमै मन पर्छ अनि म कोही बेला ट्राभलहरू गर्दाखेरि मलाई म जहाँ मौका पाउँछु म त्यहीँ खान्छु अनि प्रायः जस्तो मैले फास्टफुडहरू खाने भनेको तिनीहरू नै हो अनि मलाई यो चाहिँ कहाँ खानु मन पर्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ यो खानाहरू चाहिँ मेरो आमाले आफ्नै आमाले आफ्नै हातले पकाएको चाहिँ खानु मन पर्छ अनि यो खाना यो खानाहरू चाहिँ मलाई चाहिँ प्रायः जस्तो चाहिँ परिवारमै बसेर आफ्नै आमाले पकाएको खानु मन पर्छ अनि अहिले चाहिँ म बाहिर छु तरपनि म बाहिरतिर अब लन्च खाँदाखेरि सधैँ यही मलाई यो मन पर्ने तिनवटा खानाहरू नै खान्छु अनि यो तिनवटै हो मलाई खानाहरू एकदम मन पर्ने चाहिँ